गाउँघरमा उयसमा किन्ने कुखुराहरूमा भन्दाफेरि तपाईँको जुन घरमा पालेका जुन कुखुरा हुन्छ जुन लोकल कुखुरा हामी भन्छौँ त्यो सबभन्दा राम्रो कुखुरा हुन्छ किन भन्दाखेरि गाउँमा पालेको कुखुरा जस्तो पोल्ट्री कुखुरा र घरमा पालेको जुन देसी कुखुरा जुन हुन्छ त्यसमा अन्तर गर्यौँ भने देसी कुखुरामा त्यति नै पौष्टिक उयो प्रोटिनहरू तपाईँको धेरै पाइन्छ भन्नुको मतलब भने पछि पोल्ट्री जुन हुन्छ त्यसलाई अब त्यसलाई एक त इन्जेक्सन धेरै किसिमको दबाईहरू दिएर त्यसलाई पालिन्छ तर जुन घरमा पालेको कुखुरा हुन्छ त्यसले घरका चारो खान्छ घरको अनाज खान्छ र सोच्नु हो भने त्यो घरमा पालेको आफ्नो आँखाको अगाडि हुर्केको कुखुरा हुन्छ त्यसले गर्दाफेरि त्यसमा नानीहरूलाई खुवाउने र ठुलो मान्छेहरूले खाने प्रोटिन जति सब त्यसमा पाइन्छ त्यसले गर्दाफेरि घरमा पालेको कुखुरा भयो अन्डा भयो त्यो हाम्रो लागि धेरै धेरै धेरै नै एकदम राम्रो नै उयो खानाको स्रोत भन्दा पनि हुन्छ र अब स्थानीय रूपमा स्थानीय मानिसहरूको जुन हाम्रो गाउँघरका मानिसहरूको एक किसिमले कुखुरा पालन पनि सबभन्दा राम्रो व्यवसायमा म देख्छु किन भन्दाखेरि कुखुरा पाल्दामा अब तपाईँले त्यसलाई त्यति दुःख पनि छैन त्यसलाई पाल्नुलाई त्यति खट्नी पनि गर्नु पर्दैन किन भन्दाफेरि अब घरमा पालेको कुखुरालाई सजिलो आफ्नो अन्डा ल्याएर अन्डा उयो गरेर दिएर जब त्यसलाई उयो गर्छ त एउटा माउले एउटा उयोले पोथीले तपाईँको दस बाह्रवटा भन्दा पन्ध्र सोह्रवटा हेरी हेरी कुखुरा दिन्छ त्यसलाई राम्ररी घरको चारो दियो भने घरको आफ्नो घरमा भएको खेतीको अनाज दियो भने त्यसलाई हामी मजाले हुर्काउन सकिन्छ न त्यसको पछि पछि नै हिँड्नु पर्छ न त्यसलाई त्यसको पछि केही यति साह्रो मेहनत पनि छ र घरमा हामी एउटा खोर बनाएर त्यसलाई सजिलो हामी घरमा पाल्न पनि सक्छौँ र साँचो भनौँ भने किसानहरूको लागि चाहिँ कसरी मदत गर्छ भन्दाखेरि घरमा पालेको जो उयो हुन्छ कुखुरा हुन्छ वा त जुन चाहिँ कुखुराहरू हुन्छ एक किसिमले किसानहरूलाई मदत गर्छ किरा माकुरालाई खाएर हाम्रो जति पनि उयो हुन्छ खेतीमा नचाहिने त्यसलाई पनि उयो गरेर राख्छ सरकारी योजनाहरूबाट हामीले मदत भनेको पाउनु त धेरै किसिमको मदतहरू हुन्छ हरे एउटा पोल्ट्री वा त एउटा कुखुरा पालनको लागि तर अहिलेसम्म चाहिँ हाम्रो गाउँमा चाहिँ त्यस्तो केही सुविधा पाएको छैनौँ अब भन्नु हो भने त हामी एउटा गाउँमा हाम्रो त राम्रो व्यवसाय नै कुखुरा पालन हुन्थ्यो होला तर सरकारबाट त्यस्तो कुनै सुविधा पाएको छैन म त सरकारबाट यही नै आशा राख्छु इच्छा राख्छु कि सरकारले हामीलाई कुखुरा पाल्न पाल्नका लागि हाम्रो हामी खेती गर्ने मान्छे हामी एउटा बगान गाउँको मान्छे हुँ बगानका मान्छेहरू हामीले हाम्रो आफ्नो जमिन छ त्यसमा उनीहरूले हामीलाई त्यो कुखुरालाई नभए पनि हामीलाई यसो अन्त कुखुरा कसरी पालन गर्नु पर्छ त्यसको विषयमा हामीलाई यसो सिकाइदियो भने पनि यसो आएर उनीहरूले हामीलाई बताए कि कुखुरालाई कस्तो चिजहरू खुवाउनु पर्छ कुखुरा राम्रो उयो गर्नुलाई कुखुरालाई राम्रो पौष्टिक बनाउनुको लागि हामीले के के चिजको इस्तेमाल गर्नु पर्ने हो उनीहरूलाई पालन गर्ने उनीहरूलाई पाल्नुको लागि हामीले के के उयो गर्नु पर्ने हो त्यो सब चिजहरूको बारेमा हामीलाई जानकारी दियो भने हामीलाई अलिकति कुखुरा पाल्नुमा व्यवसाय गर्नुमा सजिलो हुन्थ्यो पहिला पहिला चाहिँ हाम्रो गाउँमा कुखुराको बच्चा तपाईँको यसो उयोबाट एग्रिकल्चरबाट हामीलाई ग्राम पञ्चायतबाट हामीलाई यसो कहिले पहिला पहिला चाहिँ त्यो कोइलर कुखुरा हुन्थ्यो त्यसको चाहिँ बच्चा चाहिँ दिन्थे तेह्र बाह्रवटा कसरी हुन्थ्यो एकजनाको घरमा हिसाबले दिन्थ्यो तर अहिले चाहिँ त्यो सब सुविधाहरू सब हराइसकेको छ अहिले त हाम्रो केही पनि त्यस्तो सुविधाहरू केही पनि थिएन नत्र भने हामी पहिला हामीलाई नै ल्याएर अब घरमा पालेका थियौँ पन्ध्रवटा चौधवटा तेह्रवटा कतिवटा हुन्छ त्यसरी नै हिसाबले दिएको कुखुरालाई पालेर हामीले हुर्काएर त्यसलाई एउटा बिजिनेस अहिले साँचो भनौँ भने अहिले एउटा घरमा बस्ने जुन आइमाई घरमा बस्ने जुन सरी घरमा बस्ने जुन उयो हुन्छ हामी जुन आइमाईहरू हामी जुन औरतहरू जुन घरमा बसेका हुन्छौँ जो हाउस वाइफ हुन्छ तिनीहरूले तपाईँको भनौँ सोच्यौँ भने तपाईँको के भन्छ पोल्ट्री पोल्ट्री वा त देसी कुखुराको उयो व्यवसाय गर्नु सकिन्छ अब त्यसको हामीलाई कसरी गर्नु छ कसरी पालन गर्नु छ कसरी पाल्नु छ त्यो सब हामीलाई ज्ञान भयो भने हामीले कसलाई कहाँ राखेर कस्तो कति ठाउँ चाहिन्छ कति वेट दिनु पर्छ के चिजहरू खुवाउँदा राम्रो हुन्छ त्यो सब हामीलाई ज्ञान भयो भने हामी सजिलो यसको बिजिनेस गर्न सकिन्छ घर बसी बसी हामी इन्कम गर्न सकिन्छ

कुखुराहरूमा सबभन्दा राम्रो चाहिँ